अब मैले चाहिँ पहिलो पटक के कुरा पकाउँदैछु भने चाहिँ अब फर्स्टमा त म मेरो आमालाई सोध्छु अब यदि आमालाई पनि थाहा छैन भने चाहिँ म अब यूट्यूबाट चाहिँ अब हेर्दै अब कसरी पकाउनु त्यसलाई के गरेर पकाउनु भन्दै अब पकाउँछु